हेलो हामीले जुन चाहिँ तपाईँलाई गाडीको निम्ति भनेको थियो है नदिम भाइ तपाईँलाई मैले दुःख दिइरहेको छु र हामीले चाहिँ यता एलआइसी अगाडि तपाईँलाई गाडी लिएर आउनु भनेको थियौँ तर अब हामी अलिकति टाढै गइपठायौँ स्टेसनसम्म पुगेका छौँ र तपाईँलाई दुःख दुःख दिइरहेका छौँ तपाईँ कृपया हामीलाई लिनु स्टेसनसम्म आइदिनु भए एकदमै हामी कृतज्ञ रहने थियौँ कृपया आइदिनु होस् न भाइ